हेलो सुन्नुहोस् न मैले अघि नि तपाईँको त्यहाँबाट दुई प्लेट बिरयानी र दुई प्लेट मोमो अर्डर गरेको थिएँ है र अब अलिकति अहिले अब साथीहरू पनि अलिकति धेरै थपिन आएकोले गर्दाखेरि अझै तपाईँकोमा अरू आइटमहरू के के छ यसो जान्न सकिन्छ कि हजुर ए चाउमिन हुन सक्छ भनेदेखि नि तपाईँले दुई प्लेट चाउमिन पनि थपि दिनुहोस् है र चिकन चिल्ली पनि दुई प्लेट थपि दिनुहोस् न है अनि तपाईँहरूकोमा नि यस्तो ड्रिङ्क्सहरू चाहिँ के के पाउँछ होला ए हजुर त्यसो भएदेखि मलाई नि हाफ बटल ब्रडवाइजर र ऊ यो पनि के भन्छ किङफिसर बियर पनि दुई बोटल त्यसमा ऊ यो अर्डर गरि दिनुहोस् न ल चाँडै गरिदिनुहोस् है ल हुन्छ थ्याङ्कयु